मेरो गाउँमा हुने अन्त्यष्टि संस्कार भन्नु पर्दा राईहरूले तिन दिनमा गर्छ छेत्री बाहुनहरूले तेह्र दिनमा कोरा बसेर ढिकुरा फुटाएर गर्छ र सुब्बाहरूको एकाइस दिन चवालिस दिन एकवर्ष पिछे पनि गर्छ मैले देखिरहेको अन्तिम संस्कारहरू यसरी नै हुन्छ